मलाई मनपर्ने सङ्गीतको विधा चाहिँ इन्डियन क्लासिकल किनभने त्यसमा एउटा लयकारी हुन्छ र एउटा जसरी हावा बग्छ त्यसरी नै एउटा त्यसमा चाहिं स्वर बग्ने हुन्छ र त्यसमा साधना पनि धेरै चाहिन्छ राग रागिनीहरूको ज्ञान हुन्छ त्यसमा र हाम्रो दिनमा चलिरहने त्यसै रागहरू र समय समय समयको अवधिमा गाइने रागहरू हुनाले मलाई इन्डियन क्लासिकल गाउन चाहिँ एकदमै रुचि लाग्छ